हेलो बिकास भाइ मैले तिम्रो गाडी बुक गरेको थिएँ नि म सिलगढी जानको लागि एकदम इमर्जेन्सी काम छ भनेर म यहाँ साँढे बाह्र माइल अल्बर्ट भिल्ला ग्यास दोकानको अगाडि बसिरहेको छु एक घन्टादेखि बसेको खै आइपुग्दै आइपुग्दैनौ त कहाँ छौ किन मलाई इन्फर्म नगरेको म झट्टै भन्दा झट्टै आइदेउ किनभनेदेखि मेरो इमर्जेन्सी काम छ त्यसकारण त्यो काम त निप्ट्याएर आउनु पर्छ त सिलगढी गएर मैले यस्तो यस्तो प्रकारले त चल्दैन त टाइम दिए पछि त पक्का त्यही टाइममा आइपुग्नु पर्छ नि तिमीले